नोक डाँडा भ्यु पोइन्ट डाब्लिङ भ्यु पोइन्ट कफेर भ्यु पोइन्ट दार्जिलिङ कालिम्पोङ सिलगढी कुचबिहार धेरै जग्गाहरू गएको थिएँ कुचबिहारमा कुचबिहारको राजमहल धेरै राम्रो थियो दार्जिलिङमा म्युजियम र जु कालिम्पोङमा डेलो नोक डाँडा भ्यु पोइन्ट कफेर भ्यु पोइन्टबाट सनराइज देख्छ डाब्लिङ भ्यु पोइन्टबाट दामी सनराइज देख्छ त्यहाँनिर गएर साथीहरूसँग धेरै मजा गरेँ त्यहाँनिर जहिले पनि वेदर राम्रो हुन्छ कुचबिहारको राजमहल साह्रै नै दामी थियो त्यो पहिला अलिक बिग्रिएको थियो भने अहिले त्यसलाई धेरै राम्रो बनेको छ र त्यो एकदम घुम्नु लागि एउटा राम्रो जग्गा छ दार्जिलिङ दार्जिलिङको चिया बगानहरू दार्जिलिङको चिसो वेदर जहिले पनि हामी गएर त्यसमा आनन्द हुनु सक्छ कालिम्पोङको डेलो जहाँनिर प्याराग्लाइडिङ् हुन्छ त्यहाँनिर धेरै राम्रो हुन्छ र सिलगढीमा सिलगढीको सिटी सेन्टर भेगा सर्कल बिग बजार कसमस मल सबै जग्गाहरू दामी छ हामी सेभेन किङ्डम ब्लु माउन्टेन थुप्रो जग्गाहरू जानु सक्छौँ र सिलगुढीमा धेरै राम्रो राम्रा टाइम स्पेन्ट गर्ने कुराहरू छ समय बिताउन सक्ने तर सिलगढीमा अलिक गरम हुन्छ तर पनि राम्ररी हामी समय बिताउन सक्सौँ